परिवहनका साधनहरूमा सुधारिनु पर्ने केही कुराहरू के के हुन् भने यहाँनिर जस्तै कि हामी बसहरूमा कहीँ जानुको लागि हामीले बसहरूमा तपाईँको हेर्न गयो भने त्यहाँनिर सिटहरू राम्रो पाइँदैन र धेरै नै घुइँचो हुन्छ जसमा कि क्यापसिटी अनुसार मान्छेहरू खचाखच भरिन्छ र यसरी गर्दाखेरि हामी कहीँनिर घुम्न जानु पनि असुविधा हुन्छ र ट्रेनको कुराहरू गर्यौँ भने ट्रेनमा पनि त्यस्तै मैला राम्रो एसीहरूमा पनि जाँदाखेरि पनि टोयलेटहरूमा धेरै मैला हुनको कारणले गर्दाखेरि समस्याहरू हुन्छ यसरी जर्नी गर्न असुविधा हुन्छ र बाटोघाटो पनि राम्रो कतिवटा जग्गामा राम्रो नहुनाले र बसमा पनि खचाखच मान्छेहरू भर्ने हुनाले कोही बेला दुर्घटनाहरू हुने सम्भावना हुन्छ र यसरी गर्दाखेरि यात्रामा समस्या कारक बन्ने विशेष कुराहरू यीनै हुन्